म मेरो जीवनमा सबैभन्दा बेसी महत्त्व म मेरो बाबालाई दिन्छु किनकि जन्मेकोदेखिको अहिलेसम्म मलाई मेरो बाबाले सबै कुरा दिनुभएको छ मलाई स्कुल पठाउनु हुन्छ मैले भनेको कुरा सबै दिनुहुन्छ मैले चाहेको कुराहरू सबै गरिदिनु हुन्छ अनि मेरो हरेक काममा मेरो बुवाले मलाई सहायता गर्नुहुन्छ सधैँ अगाडि बढ्नू है छोरी भन्दै मलाई मेरो बुवाले सपोर्ट गर्छ त्यही भएर मलाई जीवनमा सबैभन्दा महत्त्व चाहिँ मेरो बाबा लाग्छ